स्वास्थ्य स्वास्थ्य क्षेत्रमा भ्रष्टचार भएको छ किनभने रडहरू भयो सिमेन्टहरू भयो कति कुरोहरू बेचेर खाइदिन्छ राम्रोसँगले त्यो बनिएको हुँदैन यो दुई तिन वर्षमा पक् पक् उक्किएर झर्ने हुन्छ त्यसको लागि अब राम्रोसँगले गरिदिनु पर्छ किनभने पैसा मात्रै उयो गरेर हुँदैन कन्ट्र्याक्टर भए पछि सबै कुरो याद गर्नु पर्छ बाटो घाटोदेखि लिएर हस्पिटल छ स्वास्थ्यको क्षेत्रमा पनि राम्रो हुनु पर्छ मान्छेलाई दबाई पानीमाम राम्रो हुनु पर्यो कोही बेला सिरियस बिमारी भयो भने दबाई किन्नु पर्छ कति कुरो अब यहाँ छैन भन्छ डाक्टरले भन्छ छ यहाँ हस्पिटलबाट दिन्छ भन्छ कतिले दिँदैन त्यस्तो खाले हुन्छ भित्र भित्रै तर अब हामी गरिब दुःखीलाई त के छ र कसले याद गर्छ डाक्टरहरूले दियो भने दियो डाक्टरले छ भनेको कुरो नि भित्र जाँदा बाँड्नेले कतिले दिँदैन न लगेर बेच्छ न खान्छ अब त्यो त भगवान् नै जानोस् हामी त केही जान्दैनौँ